यहाँको शिक्षा अनुसार हामी पहिलाको समय अनुसार अहिलेको समयहरूमा धेरै प्रकारले हामी वि विगत रूपले हामी मतलब परिवर्तन भएको छौँ हामीले पहिलाको समयहरूमा हामी यस ठाउँमा हामी मिक्स कास्ट हुनुको कारणले कतिपय कुरोहरूमा हामी यहाँ थियौँ यहाँ केटी मान्छेलाई स्कुलहरू पढाउनु नपढाउनु हामी बिहारीहरू यहाँ मिक्स छौँ हामी तिनीहरूको कल्चरमा हेर्थ्यौँ तिनीहरूलाई स्कुल ज्यादा नपढाउने तर अहिलेको समयहरूमा त्यो सबै चेन्ज भएको छ साथै हाम्रो निम्ति सरकारले गरेको धेरै प्रकारको यो योगदानहरू पनि छ हाम्रो निम्ति मिडडे मिल प्रसस्त मात्रामा हामी पाउनसक्छौँ हाम्रो स्कुलमा प्रसस्त मात्राले हामीले आफ्नो खाताकिताबको निम्ति हामीले पाउनसक्छौँ हामीलाई सरकारले दिने खाताकिताबहरू पनि हामी असल रीतिले हामी पाउनसक्छौँ र प्र हामीले पाउने फेसिलिटिसहरू लाइक कन्याश्री शिक्षाश्री योद्वाराहरू पनि हामीले आफ्नो विद्यार्थी जीवनलाई हामी काट्नको निम्ति हामीलाई धेरै असल प्रकारको कुरोहरू हामी प्राप्त गरिरहेको छौँ र यसरी नै आउँदो दिनहरू हामी असल रीतिले हाम्रो आफ्नो शिक्षालाई पनि अघि बढाउने र साथै स्कुल एउटा विद्यालयलाई हामीले आफ्नो मन्दिर झैँ रीतिले हामीले त्यसलाई पालन गर्ने अथवा त्यसमा जाने हामी प्रयोग गर्दछौँ